हजुर नमस्कार हजुर हो त ए हजुर हजुर भन्नुहोस् न हजुर हजुर हजुर निक्कै दिन भयो अहिले पनि आएको छैन के भएको छ उसलाई ए हजुर हजुर तपाईँले अब आउँदाखेरि चाहिँ नानीलाई यसो मेडिकल सर्टिफिकेट पनि लिएर अउनुभयो भने चाहिँ उसले इक्जाममा त्यो अटेन्डेन्स हेर्छ म्याम त्यो अटेन्डेन्समा सेभेन्टी फाइभ भने फेरि इक्जाम बस्नु पाउँदैन हो अन्त त्यही भएर चाहिँ तपाईँले उयो गर्नु पर्छ आउँदाखेरि चाहिँ अन्त यसो अब उयो गरेको भए पनि अब लेटर लेखेर पनि एकपल्ट चाहिँ ए हजुर हजुर ए हजुर त्यही त निकै दिन भयो मैले उसलाई देखे अन्त सोधेँ उसको साथीलाई हो साथीहरूले पनि त्यस्तो थाहा छैन भन्ने खालको कुरा गर्यो त्यही त म त के भएछ भनेर सोची पो रहेको छु ए हजुर हुन्छ हुन्छ भइहाल्छ नि त्यो बिमारी हुँदा त्यो भइहाल्छ त्यो तर उयोहरू चाहिँ मेडिकल उयोहरू लिएर चाहिँ यहाँ डिपार्टमेन्टमा दिनु नभए पछिलाई अलिकति साह्रो हुन्छ हो अन्त त्यो फिसमा केके छ केके पढायो त्यो त भइहाल्छ म इन्फर्म गरदिन्छु नि नानीलाई एकपल्ट अलिकिति सञ्चो भएपछि मलाई पनि कन्ट्याक्ट गरिदिनु भनेर भन्दिनु नि ल हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ